तपाईँलाई कुन राजनैतिक दल मनपर्छ र नेताहरूमा को मनपर्छ अब अहिले हाम्रो भारतबर्षमा त राजनैतिक दल त हाम्रो बिजेपी नै हो बिजेपी सरकारले धेरै धेरै देशमा लगायत विदेशमा राम्रो राम्रो काम गरेर वहाँ अघि बढि रहनु भएको छ र विशेष गरी नेतामा पनि यस्तै एक नम्बरमा त अब हाम्रो नरेन्द्र मोदी साहेब नै हुनुहुन्छ त्यस पश्चात अरू अब त्यसको साथ दिने अरू नेताहरू पनि प्राय प्राय माथिल्लो तहको त ठिकै नै हुनुहुन्छ अब तलको चै के कसो हो त्यो चाहिँ आलिक भन्नु सकिँदैन र देश जुन यहाँनेर देशको निम्ति धेरै धेरै कामहरू गरेर देशलाई माथिलो स्तर पुराउने कामहरू चाहिँ हाम्रो श्री नरेन्द्र दामोदर मोदी कै यहाँ हात छ भन्नुमा अत्युक्ति नहोला